समय बित्दै जाँदा विशेष गरी अन्य भाषा र संस्कृतिको प्रभावले गर्दा नेपाली भाषाको प्रयोगमा कस्तो परिवर्तन आएको छ भने जुन हामीले पहिला शुद्ध रूपमा र नेपाली भाषा हामी जस्तो रूपमा बोल्थ्यौँ अहिले हामीले त्यो जुन हाम्रो त्यो भाषा थियो त्यो त्यो त्यतिको शुद्ध रूपमा हामीअहिले बोल्दैनौँ र लेख्नुमा पनि एकदमै अहिलेको युगमा सबैजना एकदमै कमजोर छ नेपाली भाषामा र यो जुन हाम्रो बाहिरको वेस्टर्न कल्चरहरू भो वेस्टर्न ल्याङवेज इङ्गलिसले इङ्गलिसहरूले गर्दाखेरि हामी नेपाली भाषामा जुन पहिला हामीेले बोल्थ्यौँ र जुन पहिला हामीले लेख्थ्यौँ त्यतिको हामी स्पष्ट रूपमा हामीले अहिले बोल्नु लेख्नु सक्दैनौँ र अन्य ठाउँ जाँदाखेरि हामीलाई नेपाली भाषा मात्रै हामीले बोलिरहनुपर्छ भन्ने पनि हुँदैन कति जग्गा हामीले विभिन्न भाषाहरू सिक्नु पनि पर्छ त्यसको प्रभावले गर्दा पनि हो सायद नेपाली भाषा हामीले ए अँ जुन पहिलो रूपमा थियो पहिला त्यो रूपमा अहिले बोल्नु लेख्नु सक्दैनौँ र त्यस्तै गरेर संस्कृति पनि त्यस्तै नै हो हाम्रो नेपाली संस्कृति जुन छ जुन चाडपर्व हाम्रो संस्कृति जुन थियो पहिला हामीले जसरी मनाउँथ्यौँ र जसरी हामीले त्यसलाई फलो गर्थ्यौँ त्यतिको अहिले हामीले पाउँदैनौँ हामीले हाम्रै दैनिक जीवनमा पनि नेपाली भाषा र नेपाली संस्कृतिलाई हामीले कति कुरा हामीले छोड्दै गएको छौँ र हामीले त्यो पहिलाको रूपमा हामीले अहिले त्यो फलो गर्दैनौँ र पहिलाको रूपमा हामीले त्यसलाई लेख्नु पढ्नु र संस्कृतिलाई पनि हामीले त्यसरी फलो गरेर लानसकेको छैनौँ र त्यसको कारण यही होला सायद अब वेस्टर्न कल्चरहरूले गर्दा भयो अन्य अन्य भए अन्य अन्य भाषा संस्कृति जोडिँदै गयो त्यसले गर्दाखेरि हामी नेपाली भाषा र नेपाली संस्कृति जुन पहिला हाम्रो जुन रूपमा थियो त्यही रूपमा हामीले पाउन सक्दैनौँ